यदि यदि अब मैले भनेको जस्तै खाना अब है आइटम भएन भने चाहिँ अब म त्यसलाई नै अब है मोडी मोडिफाई गर्छु है अब त्यसलाई अब के के हालेर हुन्छ अब है भएर चाहिँ अब म त्यसलाई मोडिफाई गर्छु है तर अब खेरो चाहिँ फ्याल्नु दिँ हुँ दिँदिनँ है अब त्यसलाई नै अब मजाले अब के हुन्छ मरमसला हालेर हुन्छ कि है न त्यसलाई फ्राई गरेर हुन्छ कि अब केही न केही त सल्युसन हुन्छ नि त होइन त्यही भएर चाहिँ अब म त्यसलाई नै अब म मोडिफाई गरेर चाहिँ अब त्यसलाई अब राम्रो बनाउने कोसिस गर्छु अब त्यस्तै नभए पनि अब मतलब अब टेस्ट अर्कै भए पनि है त्य त्यसलाई चाहिँ म खेरो फाल्नु दिन्न र अब म त्यसलाई मोडिफाई गर्छु